उम् हेलो हजुर हजुर भन्नुहोस् न

हजुर हजुर हजुर हजुर

हजुर हजुर तपाईँको के तपाईँको त्यो दुई तिनवटा बल्ब मात्रै काम नगरेको हो तपाईँले पनि अन्त तपाईँले अब वारेन्टी त मैले लेखिदिएको छु र पनि तपाईँले हिजो लानु भएको सामान तपाईँले सबै यहाँबाट चेक गरेर लानु भएको सामानहरू हो होइन तपाईँले यहाँबाट चेक गरेर लगेर अहिले गएर तपाईँले त्यहाँनिर बिग्रियो वापस गरिदिनु भन्नु सक्नु भएन फेरेि त्यो त मिलेन नि होइन तपाईँको अब तपाईँले यहाँनिर चेक गर्दाखेरि नबलेको भए त्यति बेला उयो हुन्थ्यो अलिकति प्रब्लम हुनु सक्थ्यो र तपाईँले यहाँबाट चेक गरेर लानु भएको तरै पनि म मेरो मान्छे पठाउँछु तपाईँकोमा चेक गराउनुको लागि मान्छे पठाउँछु र यदि अब तपाईँको बल्ब बिग्रेकै हो भने चाहिँ म एकदुईवटा बल्बहरू त्यो कतिवटा सामानहरू चाहिँ तपाईँको म चेन्ज गरिदिनु सक्छु तर त्यो सबै बिग्रेको सबै यस्तो यस्तो भनेर त्यो उयो चाहिँ म सक्दिन दिनु त्यति बेला मेरो पनि हेर्नुपऱ्यो मैले पनि कतिवटा मलाई पनि त लस हुन्छ होइन र म मेरो मान्छे पठाउँछु तपाईँको वाइरिङको प्रब्लम हो कि बल्ब बिग्रेको हो तपाईँको बल्बहरू सामानहरू गएको हो त्यो म हेरेर कतिवटा चेन्ज गर्नुपर्ने सामानहरू गरिदिन्छु तर म त सबै चाहिँ गर्नु सक्दिन हजुर हजुर हजुर भइहाल्छ म मेरो मान्छे पठाइदिँदैछु तपाईँलाई तपाईँको भोलि म मान्छे पठाइदिन्छु आएर वाइरिङ प्रब्लम हो कि के हो उसले हेरेर तपाईँको सबै गरिदिइहाल्छ नि ए हुन्छ हुन्छ हुन्छ हुन्छ भइहाल्छ सबै त्यो भइहाल्छ म भोलि मेरो मान्छे पठाइदिँदैछु तपाईँलाई हुन्छ धन्यवाद